ए ह हजुर दिदी भन्नुहोस् न अँ भन्नुहोस् न ए हजुर हो त हजुर हजुर ए हजुर मैले पहिला पनि घुमाइदिएको थिएँ तपाईँको बहिनी चाहिँ ए पैसा चाहिँ तपाईँको तिन हजार जस्तो लाग्छ अनि हामी उयो के हरे डिसम्बर तपाईँले कञ्चनजङ्घा देख्नुहुन्छ अनि त्यो बतासेमा अलिकति स्टप पनि हुन्छ रोकाएर तपाईँले त्यहाँ फोटोहरू खिच्नु पनि सक्नुहुन्छ अन्त त्यो बिहान बिहानै कञ्चनजङ्घा पनि देख्नुहुन्छ तपाईँले हजुर भन्नुहोस् न अहिले चाहिँ तपाईँको अब हिँड्यो भने चाहिँ हुन्छ जस्तै अब तपाईँले हजुर फोन हिँड्नु अगाडि एक एक मिसकल गऱ्यो भने पनि भइहाल्छ हजुर गर्नुहुन्छु अनि पैसा चाहिँ तपाईँको तिन हजार जस्तो लाग्छ हजुर ए तपाईँले त्यो बिच बिचमा नयाँ राम्रो राम्रो जग्गाहरू पनि देख्नु सक्नुहुन्छ त्यहाँ अलिकिति त्यो बतासेमा रोकाइदिनु हुन्छ साइडमा तेसमा उत्रेर चाहिँ तपाईँले फोटोहरू पनि सबै खिच्नु सक्नुहुन्छ हुन्छ त हुन्छ हुन्छ हुन्छ दी हुन्छ वेलकम